हलो हो त हजुर हजुर बाटोहोरू त अलिक बिग्रेकै छ

ए हजुर हुन्छ त अनि त आउँदा त

हजुर कहाँसम्मन् आउनु हुने ए हजुर ए हुन्छ त हजुर रोडहरू अहिले ठिकै छ प्रायः प्रायः राम्रै छ ए हजुर हजुर ए सक्छ त सक्छ टाइगर हिल छ तपाईँको सेभेन्स पोइन्टहरू छ जुहरू छ रक गार्डनहरू छ रोपवेहरू टी गार्डनहरू छ घुम्ने जग्गा

एकै दि एक दिनमा त सक्दैन तपाईँको बिहानदेखिन्को टाइगर हिल बिहान चार चारपाँच बजे जानुपर्छ त्यहाँदेखिन् त्यहाँदेखिन् त्यो सेभेन पोइन्टहरू हुन्छ त्यति चाहिँ भ्याउँछ बतासे लुप भयो त्यहाँदेखिन् रक गार्डनहरू गर्दाओर्दा त दुई दिन जस्तो चाहिँ लाग्छ

हजुर पर्दैन पर्दैन सबै जग्गै नै पुग्छ गाडी ए हैन हैन एकदमै सबै जग्गै नै पुग्छ गाडी जग्गामै पुग्छ हजुर हजुर हैन यो सिक्किम रोडहरूको चाहिँ गएको छ पैरोहरू माथि चाहिँ प्रायः दार्जिलिङमा चाहिँ राम्रै छ हजुर हजुर हजुर राम्रै छ हजुर हजुर हुन्छ त गरौँला हजुर हजुर हुन्छ हुन्छ अँ हुन्छ हजुर ठुलै गाडी छ मेरो ठुलै इस्पेसो छ अब तपाईँलाई सिलगुडीदेखिन् आएर साइट सिनहरू जम्मै गराउनु हो भने तपाईँको झन्डै छ हजार जस्तो पर्छ हजुर अहिले त्यस्तो पनि कम्ती हो अब सिजनमा त झन् एकदमै बेसी हुन्छ एकदमै रिजनेबल भारा भनेको अलि अलि मिलाइदिन्छु नि हुन्छ हुन्छ हजुर हजुर केही छैन प्रब्लम ठिकै छ हजुर हुन्छ हुन्छ हुन्छ मलाई फोन गर्नुहोस् न म त्यहाँ रिसिभ गर्नु आउँछु हजुर हजुर यसमै कल गर्नुहोस् न हस् हुन्छ